मैले गर्व गर्ने लायककै काम त उस्तो त गरेको छु जस्तो त लाग्दैन तर म आफैले भित्रबाट कताबाट गर्व लाग्ने र आत्मसन्तुष्टि प्राप्त गर्ने एउटै कुरो छ त्यो हो मेरो चित्रकारिता जो चाहिँ म पेन्सिलले अथवा चारकोलले गर्छु विशेष पोट्रेट आर्ट गर्ने गर्छु त्यो बाहेक मेरो एउटा सोकको रूपमा मैले गर्दै आएको पत्रकारिता हो त्यो गर्दा पनि पत्रकारिता गर्दा पनि मैले अहिलेसम्म अलिक आफैलाई आत्मसन्तुष्टि प्राप्त गरेको अनुभव गरेको छु